यदि मलाई भारतीय मेरो राज्यको कला शैलीलाई अन्य देशहरूमाझ प्रदर्शन गर्न अवसर दिए भने म हाम्रो भारतको शास्त्रीय सङ्गीत अनि नृत्य साथै भारतको सांस्कृतिक भेषभूषाहरूलाई अन्य देशहरूमाझ प्रदर्शन गर्न चाहन्छु